हौ साथी भन न म त बसिरहेको छु साथी तिमी के गर्दैछौ ए अनि ठिकै छौ म नि ठिकै छु कि साथी तिमीसँग एउटा कुरा थियो हौ अब टेन अब टेन पनि सकिहाल्यो होइन रिजल्टहरू नि राम्रै आयो टेनको होइन म त यता कालिम्पोङबाट गरौँ भनेको नि त के इलेभेन ट्वेल्भ होइन अब यसो त्यहाँनिर के के अब स्कुलमा कुन चाहिँ कुन चाहिँ स्कुल छ कस्तो कस्तो केको लागि राम्रो छ यसो अब बुझौँ न होइन साथी अब हन पढाइ अब यस्तो अब स्कुलमात्रै बेसी भएर भएन नि त यसो पढाइ पनि त राम्रो हुनुपर्यो नि त होइन त्यसको लागि चाहिँ अब कुन चाहिँ स्कुल राम्रो छ होला हौ होइन अब यस्तो नि त जुन चाहिँ स्कुल पढ्दा पनि भइहाल्छ होइन कुरा मेन अब डिपेन्ड चाहिँ पढाइमा गर्छ नि त कुन चाहिँ स्कुलमा राम्रो पढाउँछ होइन के कस्तो हो कस्तो स्कुलमा राम्रो हुन्छ होइन तिम्रो चाहिँ के छ हौ बिचार तिमी चाहिँ कुन चाहिँ स्कुलमा गर्छौ त कुमुदिनीमा चाहिँ के छ कुमुदिनीमा चाहिँ के राम्रो छ हौ साथी होइन यस्तो हुन्छ नि त अब टेन सकेर इलेभेन ट्वेल्भ पढ्नेमा नि एउटा धेरै रिजनहरू हुन्छ नि त हैन एउटा स्कुल पढनुमा धेरै रिजन हुन्छ नि त अब तिमीले कुमुदिनी होम्सबाट गर्दैछ भने अब त्यसमा तिमीलाई के राम्रो लाग्यो तिमी त्यसरी जान्छौ नि त होइन त्यही कारणले चाहिँ अब तिमीले चाहिँ के देखेर चाहिँ अब कुमुदुनि ज्वइन गरेको साथी भन न यसो त्यो भइहाल्छ कि अनि यसो कतैतिर भेटेको बेलामा सल्लाह गरौँ न यसो होइन भेटेर मज्जाले के कस्तो हुन्छ त्यहाँदेखिन् ठिक गरौँ न ल साथी